अब हामी चाहिँ अब बजार र यता गाउँको हस्पिटलमा चाहिँ के डिफ्रेन्स देख्छौँ भने चाहिँ अब बजारको हस्पिटलमा चाहिँ बेसी इक्युपमेन्ट्सहरू हुन्छ होइन जस्तै त्यही अब त्यो अब गाउँको हस्पिटलमा त्यति बिघ्न हुँदैन अब बजारको हस्पिटलमा चाहिँ अब पर्फेक्ट पर्फेक्टहरू हुन्छ होइन अब गाउँको हस्पिटलमा चाहिँ त्यति साह्रो पर्फेक्ट हुँदैनन् त उनीहरू किनभने चाहिँ अब अब उनीहरूकोमा सामान पनि हुँदैन होइन कति अन्त प्रायः अब बजारकै हस्पिटलमा जान्छ अब बजारको हस्पिटलमा यता पनि सुताइराखेको उता पनि सुताइराखेको हुन्छ अब बिमारहरू जाती हुन्छ अपरेसनहरू केही गर्छ तर त्यस्तो ड उयोहरू चाहिँ हुँदैन अब गाउँको हस्पिटलमा चाहिँ